आँप बगैँचालाई व्यवस्थित गर्नु हो भने चाहिँ हामीले बाँसले बार्यौँ भने चाहिँ अलिक सस्तो पर्छ र अब अन्य जुन अब यो बजारमा भएको सामान अब जुन बार्ने कुरा हुन्छ त्यसले बाऱ्यो भने चाहिँ हामीलाई महँगै पर्छ किनकि त्यो किन्नुपर्छ ल्याउनुपर्छ र त्यसले बार्दा हामीलाई महँगै पर्छ र बाँसले र अरू नै घरमा भएको कुराले बार्दा चाहिँ हामीलाई धेरै सस्तो पर्छ र अब बगैँचामा लगाउने कुरा फुलदानी हुन्छ अब त्यो पानी हाल्ने ज एउटा जार हुन्छ त्यस्तोहरू किन्दा चाहिँ हामीलाई धेरै महँगो पर्छ यदि हामी अरू नै सामानले गऱ्यौँ भने चाहिँ हामीलाई सस्तो पर्छ